हेलो एकछिन हजुर हजुर हेलो बसिरहेको छु त घरमै

ए जानुपर्छ अँ अँ उम्

उम्

उम् ल ल रोटीहरू पोलेर लैजाउँ न रोटी सब्जीहरू बनाएर लैजाउँ हो अन्त गाडीको भाडाहरू मिलाउँ न तिमीले नै

अँ ल

अँ

ल ल ल

ल ल ल ल

ल ल ल